मलाई मनपर्ने बाइकहरूमा इन्फिल्ड साह्रै राम्रो लाग्छ र मेरोमा त छन त छैन तर समय सालमा यो किन्नु सकिन्छ होला तर बाइकमा भनेको यता आवतजावत गर्नको लागि यात्रा गर्नको लागि इन्फिल्ड बाइक धेरै नै राम्रो र सुविधादायक लाग्छ मलाई